हाम्रो क्षेत्रमा मानिने प्रमुख धार्मिक हामीले जस्तै हामी लामाहरू पढाउँछौँ लामाहरूले गर्ने धेरै तरिकाहरू छन् हामीले मान्नेहरू जस्तै हामी देवी पूजा पुनि गर्छौँ यस्ता डोल्मा भन्ने पूजाहरू पनि हामी तिन दिन लगाएर गर्छौँ हामी नयाँ पूजा पुनि गर्छौँ वर्षमा अरूले जस्तै यसरी नै हामीले पूजा गर्दाखेरि हामीले तोर्माहरू बनाइने कामहरू गर्छ लामाहरूले तोर्मा बनाएर मन्साउने काम गर्छ ग्रह पूजा गर्छ यसरी नै हामीले ग्रहहरू पूजा गरेर हामीले दुई दिने तिन दिन देवी पूजाहरू गरेर ध्यानमा राखेर जस्तै अरूले गर्ने पूजा पनि हाम्रो रीतिमा यसरी बाँधिएको छ